वाह कस्तो दामी साडी रहेछ हो यो त कस्तो मलाई किन्नु मन पऱ्यो साडीलाई त कस्तो राम्रो देख्छ नि साडी लगाएर बिहा पूजामा जानु कति राम्रो देख्छ कस्तो राम्रो साडी हौ छप्प मिल्ने खाले रहेछ राम्रो रहेछ साडी त पुरा मन पऱ्यो मलाई त यो साडी एकैतालमा मिल्ने रहेछ मुजा नि राम्रो बस्ने रहेछ पूजामा बिहामा यस्तो साडीहरू जाँदा राम्रो अर्कै उयो देख्छ नि साडीले संस्कृति नि झल्काउँछ साडीले हिन्दू महिलाहरूलाई त झन् कति राम्रो सुहाउँछ साडी लगाएर हिँड्दा साडीमा अर्कै उयो देख्छ मान्छेले अर्कै सोचाइले हेर्छ साडी लगाएर हिँडेको मान्छेलाई राम्रो देख्छ यस्तो साडी लगाएर हिँड्नु त म पुरा मन पर्छ सबै साडी लगाएर हिँडेको ठाउँमा अर्कै देख्छ